हेलो हजुर ए नमस्कार नमस्कार कस्तो छौ हजुर हजुर भन्नु होस् न के थियो हजुर हजुर म एकदम भन्नु होस् न म त सायद घरमै थिएँ र मसँग समय पनि उपलब्ध छ हजुरलाई के जानकारी चाहिन्थ्यो

हजुर हजुर हजुर हजुर हजुर ए हजुर मैले मेरोमा धेरै छात्रहरू पनि सायद विशेष गरी नृत्यमा धेरै छात्रहरू पनि धेरै प्रकारले पनि सिकाउने गर्छु जस्तै सांस्कृतिक हेऱ्यौँ भने सोरठी भइहालेको छ खालि मारुनी भइहाल्यो क्लासिकल सेमी क्लासिकल है कन्टेमपोररी पनि सिकाउने गर्छु र धेरै अब वेस्टर्न कल्चरमा हेऱ्यौँ भने पपिङहरू पनि धेरै कुराहरू छ हजुरलाई कुन वि कुन चाहिँ विषयमा चाहिँ रुचि छ त्यो भनिदिनु ए हजुर ए हजुर हजुर हजुर ए हजुर ए ए ए उना उनीहरू यदि उत्सुक छ भने म हजुरलाई म आफ्नो फोन नम्बर दिनुे छु र त्यसमै पूर्ण जानकारी पनि दिने छु है म एउटा मेसेज पनि पठाउने छु

हजुर हुन त पहिलादेखि हेर्दा अहिलेसम्म त तर सांस्कृतिक क्षेत्रमा प्रायः जसो नेपालीकै नानीहरूले रुचि नदेखाएको जस्तो लाग्छ मेरो आफ्नो मन्तव्य हो त्यो हुन त प्रायः जसो वेस्टर्न कल्चर त्यतिकै इन्फ्लुएन्स हुँदै आइरहेको छ र धेरै नानीहरू पनि छ मेरो धेरै नानी ज्यू ज्यू एकदम एकदम त्यो हुनु नै पर्छ किनकि त्यो कार्य गऱ्यो भने एक प्रकारको त्यो चेतना फैलायो स्वतः रूपमा त्यो चेतना फैलायो भने एक प्रकारले हाम्रो नानीहरूको हौसला पनि प्रबल रूपमा अघि आउँदै सशक्त्त रूपमा अघि आउँदै बढेर जान्छ हो उनीहरूले पनि आफ्नो रुचि क्षेत्र अलिकति खोलिने मौका पनि पाउँछ त्यसै कारण हजुर हजुर ए हुन्छ हुन्छ ज्यू ज्यू म कहिले म

ज्यू ज्यू ज्यू तिमीलाई पनि ओके